मेरोमा आउने पाहुनाहरूलाई त म त एकदम दामी दामी ठाउँ लान्छु हौ किनभने पाहुना भनेको कोही कोही बेला आउँछ अन्त लानु पऱ्यो घुमाउनु लानु पऱ्यो भने है एकदम राम्रो राम्रो ठाउँ छानेर लान्छु लाभातिर लान्छु लाभा पनि एकदम राम्रो ठाउँ छ हिमालहरू देख्छ त्यहाँनिर होमस्टेहरू पनि दामी दामी छ अन्त छाँगे फल्स भन्ने ठाउँ पनि त्यहीँनिर छ त्यहाँ त्यही भएर राम्रो पनि छ अन्त त्यही भएर त्यतातिर लान्छु त्यहाँदेखि डेलो लान्छु डेलोमा पनि कस्तो दामी दामी ठाउँ छ झिलहरू पोखरी कस्तो राम्रो ठाउँ छ हो फोटोसोटो खिच्नु ओर्नु पनि राम्रो छ त्यहाँ गएपछि साइन्स सेन्टर छ पहिला पहिला त त्यति राम्रो थिएन अहिले त धेरै राम्रो भएको छ पाहुनाहरू केटाकेटी नानीहरूलाई लगेर देखाउन चाहिँ साह्रै मजा आउँछ अहिले त त्यो थ्रिडी भन्नेहरू पनि हालेको छ हो पिक्चरहरू हेर्नु ओर्नु मजा आउँदो रहेछ नानीहरूलाई चाहिँ एकदमै राम्रो भएको छ त्यो साइन्स सेन्टर पार्कहरू छ राम्रो राम्रो त्यहाँ गयो फोटोहरू खिच्यो पाहुनाहरूसँग यसो गफसफ गर्नु ओर्नु पनि मजा आउने एकदमै शान्त ठाउँ त्यता गएपछि मन एकदमै रमाइलो हुन्छ त्यहाँदेखि हनुमान टकहरू पनि छ त्यहाँ हनुमान टक त के भन्नु हनुमानको मूर्ति एकदम ठुलो बडा छ नि त्यो मूर्ति भएको मुनीतिर हिँड्नु डुल्नु एकदम रमाइलो ठाउँहरू छ हौ गाउँ बस्तीहरू मजाले देख्छ तल रम्फू खोला टिस्टा खोला देख्छ अनि त्यही भएर त्यतातिर एकदमै राम्रो ठाँउ छ कि टाढो टाढोबाट आएको कहिले त्यतातिर नगएको मान्छेहरूलाई लिएर जानु चाहिँ साह्रो मजा आउँछ पाहुनाहरू आउँदाखेरि त्यतै लान्छु म त अन्त तर कुन ठाउँ पनि यतानिर साह्रै राम्रो छ भने नि रेली खोलामा अहिले नयाँ नयाँ होमस्टे खोलेको छ कि त्यहाँ पनि एकदमै रमाइलो ठाउँ छ अब बजारतिर बसेको झ्याङझ्याङमा बसेको मन्छेहरू हुन्छ नि त्यस्तो पाहुनाहरू आउँदाखेरि चाहिँ त्यता बजारतिरको पाहुनाहरू आउँदा चै प्रायः खोलातिर लानु एकदमै मजा आउँछ के लग्यो त्यहाँ तल त पौडी गरम महिनातिर त पौडी खेल्नुलाई दह पनि दामी बनाएको छ हो अन्त गयो आफू पनि अब त्यहाँनिर साह्रै रमाइलो लाग्छ एकदमै मजाको ठाउँ छ हो त्यता लगेर घुमाइदिन्छु खाने कुरोहरू पनि एकदम दामी दामी पाउँछ त्यहाँ त्यहाँ गयो ड्राई जाँदा पनि भयो पिकनिक खाँदै जाँदा पनि भयो गएर मजाले बस्यो खायो त्यहाँ रेलीको चाहिँ एकदम दामी नयाँ छ मन्छेहरू पनि पुरै आउँछ हो रमाइलो पनि हुन्छ नानीहरूलाई पनि त्यहाँनिर एकदम राम्रो छ खोला पनि अब ठिकैको दहतिर यस्तो केटाकेटीहरू पनि खेल्नु सक्ने खालको छ ठुल्ठुलो झिलहरू जस्तो होइन त्यही भएर एकदम रमाइलो हुन्छ त्यहाँ लग्यो भने पाहुनाहरू पनि खुसी हुन्छ हौ बजारेहरू पनि एकदम शुद्ध हावा खानु पायो भन्छ हो यस्तो बजारतिर जस्तो गाडीको आवाजहरू के के सुन्नु परेन भन्छ एकदमै शान्त ठाउँ रहेछ भन्छ हो त्यही भएर मजा आउँछ